महिलाहरूले गर्ने सामनाहरू चुनौतीहरू धेरै छन् किनभने पहिला त महिलाहरू घरमै काम गर्ने घरदेखि बाहिर निस्कनु हुँदैन यो गर्नु हुँदैन छोरीले त्यो गर्नु हुँदैन पढ्न पाउँदैन थिए अहिले त्यो छैन अहिले पढ्न पाउँछन् आफूले आफ्नो खुट्टामा उभिन पाउँछन् काम गर्छन् गरेर गरिराखेका छन् आफ्नो खुट्टामा आफैँ उभिसके पछि कसैको उयो लाग्दैन त्यो सिस्टम निस्केको छ त्यो खाले अहिले आएको छ त्यसले गर्दाखेरि अहिले महिलाहरू बाहिर निस्केर कमाउन खान सक्ने भएका छन् तर अहिले पनि हामीले चाहि आफू महिलालाई सुरक्षा चाहिँ गर्न भएको छैन किन भने हाम्रो साम्ने घटनाहरू घटिरहेका छन् त्यो काहीँ निस्केर गयो अरे यस्तो भयो स्कुल पढ्ने नानीहरूलाई रेप भइराखेको छ गुन्डागर्दी चलिराखेको छ त्यो त भइराखेको छ र पनि अहिले पनि महिलाहरू सेफ छैनन् जति पहिले घर भित्र राखेर सेफ हुन्थे घर भित्रै बस्नु पर्छ छोरीहरू महिलाहरू भनेर भन्थे त्योबाट निस्केर पनि अहिले आफू एकदम आफू कमाउने आफू गर्ने आफू खुट्टामा उभिने भएर पनि अहिले सुरक्षा छैनन् महिलाहरू